आफ्नो घरदेखि धेरै अब दिनको लागि टाढा जान परे घर वरिपरिहरूको बिरुवा फलफुलको लागि कसैलाई पनि एकजना मलजल लगाउने पानी ल्याउने लगाउने एकजना मालीलाई राखेर स्याहारसुसार गरेर कुनै माली राख्न सकिन्छ